हेलो चाइनिज बहिनी बोलेको ए सुन्नुहोस् न बहिनी मैले मेरो मेडबाट तपाईँको नम्बर पाएको थिएँ कि अनि कल गरेको नि हजुर हजुर कामको लागि त्यो मेरो घरमा बाजेलाई हेर्नुपर्ने काम भन्यो होला नि है मेरो मेडले हजुर हजुर बाजे हाम्रो बाजेको एज चाहिँ तपाईँको लगभग एटी हो एटी सुन्दैछु त बहिनी खासमा चाहिँ प्यारालाइज छ हो कमप्लिट बेड रेस्ट छ अनि प्यारालाइज छ कमप्लिट बेड बेड रेस्ट छ कि अन्त तपाईँको अब ड्युटी गर्नु भयो भने चाहिँ म ड्युटी जब म ड्युटी जान्छु त्यो ड्युटी आवरमा चाहिँ तपाईँ आउनुपर्छ हो अनि जब म आइपुग्छु त्यति बेला चाहिँ तपाईँ जानुहुन पर्छ मेरो ड्युटी चाहिँ एट आवर्सको छ तपाईँको ड्युटी पनि त्यति नै एट आवर्सकै हुन्छ हो अनि मेरो घरमा चाहिँ म मेरो मम्मी हाम जो बाबा बेड रेस्ट छ बाबा अनि मेरो सानो नानी छ मेरो हस्बेन्ड चाहिँ बाहिर छ हो आर्मी हो अनि ऊ चाहिँ विकएन्डमा अब महिनामा कोही कोही बेला बर्षमा एकतालहरू खालि आउनुहुन्छ अनि त्यस्तो सुर्ताउनु पर्ने कुरा केही छैन तपाईँको लागि खानाहरू सबै हामी नै प्रोभाइड गर्छु तपाईँ तिन टाइमकै खाना अन्त बाजेलाई पनि त्यस्तो हेरिरहनु पर्दैन बाजेलाई टाइम टाइममा खाना र दबाई मात्रै हो अन्त तपाईँले दिनुपर्छ दुई टाइम खाना दिनुपर्छ बेलुकाको त म दिइहाल्छु हो अनि दबाई दबाई चाहिँ दिनुपऱ्यो अनि बाजेलाई बेला बेला त्यो हिन हिँडाउनु सक्यो भने चाहिँ विल चेयरमा हल्का उयो गरेर अनि डाइपरहरू चाहिँ चेन्ज गर्नुपर्छ त्यति हो स्यालेरी टुवेल्भ हजुर तपाईँको तपाईँले चाहिँ कति तोक्नु हुन्छ स्यालेरी भन्नुहोस् न अन्त तपाईँको सुनौँ ट्वेन्टीहरू त साह्रै भयो नि बहिनी किन भने एट आवर्स मात्रै हो हो फेरि अब बाजेलाई तपाईँलाई त्यस्तो हार्ड वर्क केही पर्दैन बाजेलाई दबाई दिनु र खाना दिनु मात्रै हो अनि बाजेले त्यस्तो टोइलेटहरू पनि बेसी गर्नु हुँदैन दिनमा एकपल्ट डाइपर चेन्ज गर्नु मात्रै हो ट्वेन्टी त साह्रै भयो नि तपाईँलाई म थर्टिन फोर्टिन फिफटिनको रेन्जमा चाहिँ दिनुसक्छु फेरि अब खाना पनि खाना पनि म मेरैबाट दिइहाल्छु हो यसो गर्नु कि तपाईँ एकपल्ट मेरो घरमा आउनुहोस् त्यहाँदेखिको बेलुका कुरा गरौँ न म तपाईँलाई फेरहरू सबै हालिदिन्छु ल हुन्छ ल